खेलकुदमा नियमहरू पालन गर्नुपर्छ नियमहरू पालन गरेन भने लडाइहरू हुन सक्छ चोटहरू लाग्न सक्छ खेलकुदमा नियम छैन भने खेलकुद खेलकुद नै हुँदैन त्यही भएर हामी खेलकुदको नियम पालन गर्नुपर्छ नियम पालन गरेन भने खेलकुदलाई खेलकुद भनिँदैन त्यो लडाइमा लडाइ हुन्छ चोटहरू लाग्ने गरेको छ त्यही भएर खेलकुदको नियम पालन गर्नुपर्छ